हेलो ए दाजु म चाहिँ यहाँ नाम्ची सिङ्गीथान साइटदेखि बोलेको कि अन्त मैले चाहिँ तपाईँहरूको प्रज्ज्वल ट्याक्सी एसोसिएसनमा चाहिँ मैले हिजो एउटा ट्याक्सी बुक गरेको थिएँ आज मेरो परि म म र मेरो परिवार सहित आज हामी ट्रेकिङ जाने प्लान थियो तर तपाईँहरूको त्यो ड् ड्राइभर अहिलेसम्म आइपुगेकै छैन अन्त मैले उहाँलाई धेरै कन्ट्याक्ट गर्न खोजेँ कि तर उहाँले आफ्नो फोन रिसिभ गर्नु भएको छैन त्यसैले गर्दा मलाई छिटो भन्दा छिटो गरीकन चाँडो भन्दा चाँडो गरीकन मलाई अर्को ट्याक्सी पठाइदिनु होस् नभए चाहिँ म तपाईँहरूलाई फिड ब्याक डर लाग्दो नराम्रो दिनेछु अन्त अब तपाईँहरूले गर्दा मेले मैले यो महिनामा एक खेप पाएको छुट्टी पनि बिग्रिने रहेछ तपाईँको त्यो ड्राइभर कहाँ रक्सी खाएर लडिपठाएको होला छिट छिटो गरेर उहाँलाई कन्ट्याक्ट गरेर बरु उहाँलाई गाडीको एरेन्ज गरिदिनु होस् नभए चाहिँ ठिक हुने छैन तपाईँहरूको अन्त यो तपाईँहरूको एजेन्सी त पुरा टाइममा आउँछु टाइममा पुऱ्याइदिन्छु भन्ने खाले थियो त खोइ को ड्राइभरले त नम् कलधरि उठाउँदैन रहेछ त हौडेको बिहानको छ बजे आउँछु भनेको थियो दस बजी सक्यो छैन मान्छे के गर्न खोज्नु भएको तपाईँहरूले हजुर मलाई अब रिप्लेसमेन्टको लागि अझ एउटा अर्को ट्याक्सी पठाइदिनु होस् म अन्त यसको लागि तपाईँहरूले मलाई ढिलो गरिदिनु भएको छ त्यसैले गर्दा म फिफ्टी पर्सेन्ट चार्ज त दिँदिनँ पैस् फिफ्टी पर्सेन्ट क्याबको चार्ज दिन्नँ तपाईँहरूको एजेन्सीदेखि नै त्यो नोकसानको भरपाइ गर्नु होस् किनकि मेरो समय चार घण्टाको समय पनि नोकसान भएको छ अन्त समयको कुन चाहिँ मूल्य हुँदैन भन्ने थाहा छँदैछ त्यही कारण चाहिँ झन् छिटो भन्दा छिटो मलाई एउटा ट्याक्सी रिजर्भ गरिदिनु होस् अन्त ट्याक्सी ठुलो होस् किनकि छजनाको फ्यामिली छ हाम्रो नभए चाहिँ म तपाईँहरूको फिड ब्याक नराम्रो दिनेछु अन्त मेरो सबै साथी भाइ र रिस्तेदारहरूलाई पनि भन्ने छु तपाईँहरूको एजेन्सीदेखि एउटा पनि ट्याक्सी बुक नगर्नु भनेर बुझ्यौ होला छिटो